हाम्रो जिल्लामा भएको पूजा स्थलहरू महाकाल मन्दिर जो चाहिँ दार्जिलिङको एउटा प्रमुख मन्दिरको रूपमा प्रचलित छन् ती हुन् परम्परा र चाडपर्वहरू जिल्लाको समुदाय पहिचानमा योगदान पुर्याएका छन् हाम्रो जिल्लामा परम्परागत ठुलो चाडपर्वहरू मनाइने हो दसैँ तिहार जो चाहिँ हाम्रो गोर्खा जातिको मुख्य तिहारहरू हो परम्परागत मनाइने चाडपर्वहरू अरू लोसार जो भोटे तामाङहरूले मनाइने गर्छ तिनीहरूलाई पनि मान्न सक्छौँ